यदि मेरो गाउँमा कसैलाई सर्पले डस्यो भने म जहाँ त्यो सर्प डसेको थियो त्यसको ठिकमाथि कपडाले टाइट बाँध्थेँ र ब्लेडले अलिअलि त्यो काटेर पानीले मज्जाले सफा गरेर डेटोल हालेर मज्जाले त्यो खुन बगाएर त्यो मैला खुन जस साँ सर्पले डसेको त्यो खुन मज्जाले निकालेर डेटोल लगाएर हस्पिटल लान्थेँ